जलपाइगुडीमा हाम्रो संस्कृति परम्पराहरू यस्तो छन् जस्तो दसैँ हुन्छ दसैँमा हाम्रो फुलपाती फुलपाती हुन्छ अष्टमी नवमी विजय दशमी त्यसमा हामी अब हाम्रा फुलपातीमा हाम्रो शोभायात्राहरू निकालिन्छ हाम्रो अब अष्टमीमा मार हान्ने कामहरू खसी काट्ने कामहरू हुन्छ नवमीको दिन जात्रा बजारहरू लाग्छ दुर्गामाताको पूजाहरू हुन्छ र अन्त यो तपाईँको हाम्रो टिकाको दिन हाम्रा मान्यगुण्य उहाँहरूले ठुलाबडाहरूले हामी साना नानीहरूलाई यसरी टिको लगाएर आशीर्वाद दिनुहुन्छ हामी उहाँहरूको आशीर्वाद लिन्छौँ हाम्रो यो जलपाइगडी जिल्लामा अरू थुप्रै यस्ताहरू हाम्रो माघे सङ्क्रान्तिहरू छन् माघे सङ्क्रान्तिमा हामी यसरी तरुलहरू खान्छौँ टिका लगाउने वनतरुलहरू ल्याएर टिका लगाउने कार्यहरू हुन्छ बेलुका यसो हामी नाचगानहरू पनि गर्छौँ सबै गाउँबासीहरू मिलेर यसरी नै हाम्रो अब परम्पराहरू थुप्रो छ अब जस्तै हाम्रो तिज तिजमा हाम्रा चेलीबेटीहरूले व्रत लिन्छन् नाचगान गर्छन् खुसियाली मनाउँछन् एकदम तिजको व्रत पनि एकदमै राम्रो व्रत छ तिजको हाम्रो यो परम्पराहरू एकदमै संस्कृति राम्रो छ यसरी नै अब बाहिरबाट विदेशबाट आउनेहरू उहाँ मानिसहरूलाई हामीहरू जस्तै अब हाम्रो हामी बुझाउँछौँ उहाँलाई हाम्रो दसैँमा के गर्छौँ के गर्नुहुन्छ भनेर सोद्धा हामी उहाँहरूलाई दसैँ भनेको हाम्रो फुलपातीको फुलपातीको दिन हामी मजाले एकदम शोभायात्राहरू निकाल्छौँ दुर्गामाताको पूजापाठहरू गर्छौँ अष्टमीमा यसरी नै खसीहरू काटी मार हानी मार हान्ने कामहरू हुन्छ विजय दशमीमा दशमीमा पनि हाम्रा मतलब ना हाम्रा मान्छेहरूले यसरी हामी नाचगान गर्छौँ टिकाको दिन भोलिपल्ट टिकाको दिन हाम्रा भूतपूज पूर्व मतलब हाम्रा मान्यगुण्य व्यक्तिहरूबाट हामी टिपा टिका थापेर उहाँहरूको आशीर्वाद लिन्छौँ यसरी हामी बुझाउँछौँ जस्तै अब कसैले सोध्यो हामीलाई तिहार हाम्रो दिवाली हुन्छ तिहार तिहारमा लक्ष्मीपूजादेखि हाम्रो घरमा एकदम अघि अघिल्लो दिनदेखि नै घर सरसफाई गरेर सबै हामी सफाहरू गर्छौँ रङ पेन्टिङको कामहरू हुन्छ र अन्त अब लक्ष्मीपूजाको दिन लक्ष्मी मातालाई धुप दीप गरिकन मोमबत्तीहरू दीपहरू जलाएर यसरी पूजापाठ गरेर पुज्छौँ भोलिपल्ट भैलेनी खेल्छन् हाम्रा चेलीबेटीहरूले र साँझमा भोलिपल्ट हली तिहारको दिन गोबर्धन पूजा हुन्छ हामी यसरी वहाँ हली तिहार गोबर्धन पूजा गर्छौँ र पर्सि भाइटिका भाइटिकाको दिन हाम्रा चेलीबेटीहरूले आफ्नो माइतीहरूलाई फुल थुगेँ फुल लगाएर टिको लगाएर हामीलाई नाना किसिमका व्यञ्जनहरू खुवाएर यसरी हामीलाई आ आशीर्वाद दिन्छन् र हामी पनि चेलीबेटीहरूलाई टिको लगाएर उहाँहरूलाई आफ्नो ग गक्ष्यअनुसारको दानदक्षिणा गर्छौँ आशीर्वाद दिन्छौँ यस्तै छ हाम्रो मतलब अब हामी यसरी सम्झाउँँछौँ बाहिरकाहरूलाई